हेलो स्नेहा हिजो हामीले फोन ल्याएको थियौँ नि जुन त्यो स्टोरबाट हामी त्यो सधैँ अब सधैँ ल्याउने सबै अरू काकीहरूले पनि आरतीहरूले त्यहीँबाट ल्याएको थियो त्यो फोन आई फोन त तिमीले त अब बाहिरबाट अर्डर गरेको होला तर त्यो स्टोर गएको थियौँ हिजो हामी त्यहाँबाट हामीले फोन लिएको थियौँ त्यति बेला फेरि हामीलाई राम्रै देखायो फोन त होइन स्क्रिनहरू पनि राम्रै थियो त्यसको यो ब्याक अप क्वालिटीहरू पनि अब ब्याट्री ब्याकअपहरू पनि राम्रो थियो मेमोरी कार्डहरू पनि सबै हालेको त्यहाँ त फेरि एकदमै फोटो त झन् कस्तो दामी खिचेको थियो तिम्रो र मेरो फोटो कस्तो राम्रो क्वालिटी आएको थियो अब हुन्छ नि अब पैसाको पनि उयो अब पैसा यत्रो पैसा तिरेर त्यो फोन किनेको त कस्तो भएर किनेको भन्नु त मैले एउटा एउटा पाइ पाइ जोडेर मैले त इच्छा लागेर मैले त्यो फोन किनेको हो नि त त्यति बेला त फेरि राम्रै लाग्यो आज घरमा हेर्छु हिजो मैले चार्जमा हालेँ चार्जमा त हालेँ तर यसरी फुल चाहिँ भएन क्या अब नयाँ फोनको त त्यो चार्ज फुल गर्नु पर्छ हामीले चार्ज पनि त्यस्तो फुल भएन मलाई लाग्यो अब लाइटहरू गएको थियो होला अनि भएन जस्तो पनि लाग्यो मलाई अन्त फेरि बिहान त मजाले लाइट आयो दिनभरि लाइटै थियो लाइटमा मैले मजाले चार्ज हालेँ फोन चार्जै हुँदैन फोन त खोल्छु एकछिन खोलिन्छ एकछिन खोलिन्छ फेरि अफ हुन्छ फेरि एकछिन खोलिन्छ फेरि अफ हुन्छ त्यस्तो त्यस्तो भयो मलाई लाग्यो अब नयाँ नयाँ फोन होला यस्तै हुन्छ होला मैले चलाउनु जानेको छुइनँ होला भनेर मैले त्यतिकै छोडिदिए फेरि बिहान ममीहरूले सोध्नु भयो फोन देखाऊ भनेर मैले फोनहरू देखाइदिए फोटोहरू खिच्छु फोटोको क्वालिटी पनि एकदमै नराम्रो एकदमै नराम्रो अब एउटा से एउटा फोटो सेभ भयो एकछिनमा हेर्दा त्यो फोटै छैन डिलिट के भयो भयो त्यो फोन क्या अब म त एकदमै मन परेन यो फोन चाहिँ न न त्यसको ब्या ना ब्या ब्याट्री ब्याक अप त अब धेरै राम्रो हुन्छ भनेर फोन ल्याएको हो नि त हामीले त त्यति ब्याट्री ब्याक अप पनि छैन चार्जै हुँदैन फोनमा हिजो लिएको अब आजसम्म त चार्ज हुनु पर्ने एकदिनमा त कसरी बिग्रन्छ र पनि अब खै के भयो त्यो त्यो फोन चाहिँ एकदमै नराम्रो रहेछ मैले त नयाँ लेटेस्ट भनेर किनेको थिएँ मलाई एकदमै नराम्रो लाग्यो त्यो चाहिँ म यत्रो धेरै पैसा तिरेर मैले त्यो फोन किनेको थिएँ न फोटो पनि त्यस्तो ब्लर न ब्लर आउँछ होइन ब्लर न ब्लर आउँछ तिम्रो त कस्तो राम्रो आएको थियो त्यो फोटोहरू मेरो त अहिले फोटो खिच्छु एउटा सिङ्गल राम्रो फोटो सिर्फ फोटो खिच्दा पनि ब्याक ग्राउन्ड धमिलो खाले आउँदैछ न चार्ज हुन्छ के भयो भयो म त अब सबलाई भनिदिन्छु यो दोकानहरू यो दोकान राम्रो छैन यो फोन राम्रो छैन भनेर अहिले पनि कस्तो मजाले उयो गरेर किन्नु किन्नु खोजेको हुन्छ फोन यत्रो पैसा तिरेर के भयो भयो फोनै राम्रो छैन म त अब के गर्नु गर्नु हुँदैछ अब फर्काउँछ कि फर्काउँदैन कि आज तिमी फ्री छ भने चाहिँ हिँड न ल एक पल्ट फोन देखाएर आउँछु म